भान्साघरमा उ उपकरणहरू चाहिँ के छ भन्दाफेरि सबैभन्दा मलाई एकदमै यो के भन्छ इम्पोर्टेन्स के लाग्छ भन्दाफेरि राइस कुकर हैन भात पकायो चामल हालिदियो त्यसमा चाहिँ चामलहरू हालिदियो पा तेलहरू पानीहरू हालेर ठक्कै एउटा लग प्लग इन गरेर छोडिदियो आरामले त्यो एउटा पाकिरहन्छ हैन त्यो उस त्यहाँबाट डढ्ने सम्भावना पनि छैन त्यो एउटा सजिलो छ अनि त अर्को चाहिँ के भन्दा सबैभन्दा सजिलो चाहिँ भान्साघरमा यो के भन्छ त्यो कुकर दालहरू पकाउनुलाई एकदम सजिलो छिट्टै पाक्ने हैन समय बाँच्ने समय पनि समयको साथसाथमा दाल पकाउनु सजिलो त हुन्छै हुन्छ केही आलुहरू उसिन्नु उसिन्नुलाई पनि सजिलो स समय पनि बाँच्ने ग्यास पनि बाँच्ने छिटै पनि पाक्ने त्यही भएर हो राइस कुकर र घरको जुन चाहिँ त्यो घरमा चलाउने कुकर चाहिँ मलाई सजिलो लाग्छ